मलाई चाहिँ अब बागवानीलाई अप्नाउनको लागि प्रेरणा चाहिँ के थियो भने मैले साग सब्जी धेरै मात्रामा लगाउने गर्थेँ साग सब्जी लगाउँदाखेरि विशेष गरेर थुप्रै किसिमको साग सब्जी लगाउँथेँ जस्तै ब्रोकाउली सिमी कोपी बैगुन भिन्डी इत्यादि अन्त यस्तो हुँदाखेरि तपाीईँले साग सब्जी लगाउने बिस्तारै आदत बस्यो धेरै वर्ष अघिदेखि लगाउँदै गइरहेको लगाउँदै आइरहेको थिएँ तर अब सबभन्दा बेसी मात्रामा तपाईँको यो सिमी मात्र लगाऊँ लगाउँथेँ अन्त यो विशेष मूल रूपले म सिमीलाई नै प्रायः प्रायः मूल खेती सम्झन्छु अनि धानको खेतीहरू पनि गर्छौँ हामी र अन्त यसरी खेतीपाती गर्दाखेरि मल कति मात्रामा लाग्छ फुल फुल पनि त्यस्तो त्यस्तै मात्राको हुन हुनाले गर्दाखेरि फुल बागवानी खेतीहरूमा पनि तपाईँको भर्मी कम्पोस्टहरू प्रयोग गरेर हामीले फुलाउने गर्छौँ राम्रै लाग्छ अब जस्तै अन्तर त त्यति छैन जस्तै अब फुल पौधालाई जसरी नानीहरूलाई हुर्काई बढाई गर्छ दुःख बिमार हुँदाखेरि रेखदेख गराउने हेर्ने त्यस्तै प्रकारले त्यसलाई पनि नाना भाँतीको रोगहरू त लाग्छ अन्त त्यसलाई अब रोगहरूको हेर विचार गरेर त्यसलाई कुनै भाइरसहरू नलागोस् भन्ने उद्देश्यले कति दबाई पानीहरू गरेर फलाउने फुलाउने कामहरू गर्ने गर्छौँ यसैले अब प्रेरणा छ मलाई पनि धेरै प्रेरणा लाग्छ फुलहरू अनि बागवानी गर्नुमा मलाई अति नै रमाइलो लाग्छ अन्त यसैले तपाईँको फुल बागवानी केही मात्रामा गर्छु पनि अनि फुल बागवानी अनि विशेष फुलहरूको लागि मलाई मन पर्ने फुलहरू अनि तपाईँको विशेष गरेर प्लान्टहरू लगाउने गर्छु प्लान्टहरूको लागि सबै सबै मैले प्रायः यो बागवानीहरू स सजाएर राखेको पनि छु गरेको पनि छु